मानिसका जीवनमा खेलकुदले धेरै नै सकारात्मक अब प्रभाव पारेको देखिन्छ र तीमध्ये मानिस मेन्टली फिट हुनु अथवा धेरै नसालु सेवनदेखि जोगिनु त्यसका साथै स्वास्थ्यमा पनि लाभ हुनु सत राम्रै खेल्दै गयो भने ठुल्ठुलो स्तरहरूमा पुग्नु यी सबै नै सकारात्मक प्रभावहरू हुन्